गाउँका मानिसहरूले व्यवसाय सुरु गर्दा अब सुरुमा व्यवसाय सुरु गर्दा पुँजी हुनुपर्यो अनि गाउँका मान्छेहरूमा अब त्यति भने जस्तो पैसा हुँदैन रुपियाँ हुँदैन अनि त्यसले गर्दा उनीहरूलाई कुनै पनि एउटा व्यवसाय थाल्नको लागि त्यो नै एउटा सबैभन्दा ठुलो चुनौती हो त्यसपछि अब लगानी गरे अनुरूप पछि त्यसको लाभ हुन्छ हुँदैन भन्ने कुरा पनि एउटा मुख्य रूपमा देखिन्छ किन भने अब बिजनेसमा प्रफिटै हुन्छ भन्ने पनि छैन कुनै कुनै बेला घाटा पनि हुन सक्छ अनि त्यसले गर्दा आप्नोमा भएको लगानी सबै लगाइयो एकैचोटी अनि पछि त्यसले लाभ हुन सकेन भने त्यो घाटामा जान्छ अनि त्यो पनि एउटा चुनौती नै हो अनि त्यसले गर्दा गाउँका मानिसहरू त्यति सचेत पनि हुँदैनन् उनीहरूले सरकारका विविध सहुलियतहरू प्राप्त गर्न सक्ने जस्तो मुद्रा लोनहरू छ अन्यन्य व्यवसाय गर्ने जुन सुविधाहरू उपलब्ध गराइएको छ ती पनि गाउँसम्म आइपुग्दैन अथवा गाउँका मान्छेहरूले ती कुराहरू प्रति सचेत हुँदैनन् अनि अर्को कुरा अब गाउँका मानिसहरूमा व्यापार गर्ने संस्कार पनि हुँदैन अनि उनीहरूले कसरी थाल्ने के गर्ने कुन व्यवसाय गर्दा त्यो ठाउँमा उपयोगी हुन्छ भन्ने कुराको ज्ञान पनि हुँदैन अनि त्यस्तै कुराहरू चाहिँ प्रमुख रूपमा चुनौतीको रूपमा देखिन्छन्